खासै भनौँ भने त मै जन्मिएको ठाउँ है यहीँ ठाउँमा यहीँ बिरूकमा साङ्सेमा अब ढुवानी अथवा यात्रा विकल्पहरू भने भन्नुको मतलब यहाँनिर चाहिँ अब जीवनको उइसमा हेर्दाखेरि चाहिँ अब हामी पहिला सानो छँदा न रोड थियो न गाडी अब रोडै नभएपछि गाडी नआउने समस्यै समस्या सबै कुरो कोही बिमार उमार पऱ्यो बोकेर लानुपर्ने स्थिति त्यो पनि अब बजार टाढा यहाँबाट रम्फू गयो भने रम्फू सिक्किमतर्फ गयो भने पन्ध्र सोह्र किलोमिटर कालिम्पोङ गयो भने पनि पन्ध्र सोह्र किलोमिटर त्यस्तो थियो अब हाम्रो बाल्यअवस्था चाहिँ रोडको अब सुविधा थिएन रोड भन्ने त छँदै त थिएन रोड नहुनुको कारणले अब गाडी आउने कुरा पनि आएन सबै कुरो रासिन पानीदेखि लिएर गएको जे जति आफूलाई चाहिन्छ सबै बोकेर ओसार पसार गरेको भरमा अब गाउँबाट लगिन्थ्यो केही कुरो बेच्नु दही दुधहरू लग्यो बेच्यो उसको सट्टामा अब वहाँबाट रासिन पानीहरू तर पुरै यात्राको लागि सुविधा छैन कुनै विकल्पै छैन नबोकी नहुने अब बोक्नै पर्ने जसै गरे पनि त्यस्तो थियो अब अहिले त के भन्नु र अब अहिले अहिले त के छ भने दुनियाँभरको अब रोडहरू खनेको छ सबै ठाउँ ठाउँमा रोड रोडहरू नयाँ नयाँ रोडहरू पुऱ्याएको छ गाडीहरू आउन सक्छ बाइक घोडाहरू आउन सक्छ मालवाहक गाडीहरू सबैकुरो आउन सक्छ र पहिला चाहिँ थिएन नहुँदाखेरि चाहिँ अब हामी एकदमै अब सानोमा चाहिँ हाम्रो बाल्य अवस्था चाँहि हामीले चाहिँ अब दुःखै दुःखमा भनौँ मतलब भारी बोकेरै त्यसतो जिउनुपर्ने स्थिति थियो र अहिले चाहिँ त्यस्तोहरू छैन